हजुर भन्नुहोस् ट्वेन ट्वेन्टी थर्ड ट्वेन्टी थर्ड अफ् जुलाईमा हजुर स्योर स्योर हाम्रो चाहिँ एसी रुम पनि छ तपाईँको फ्यान भएको पनि छ है एसी रुम पनि एभाइलेबल छ फ्यान पनि एभाइलेबल छ तपाईँलाई जस्तो रुम चाहिन्छ त्यस्तै एभाइलेबल हो हुन हुन हुन्छ यहाँको वेदर अनुसार हजुर हजुर हजुर तिनजना मान्छेको ला लागि चाहिँ एउटा रुम तिनजनाको लागि एउटा रुम हजुर हामी प्रोभाइड गर्न सक सक्छौँ हाम्रो डेलीको फोर्टिन हन्ड्रेड हजुर होइन हाम्रो चाहिँ होइन हाम्रो चाहिँ होटलको मात्रै रुमको मात्रै तपाईँको वान रुमको फोर्टिन हन्ड्रेड पर्छ तप तपाईँको यसमाा चाहिँ फुडिङहरू चाहिँ तपाईँको एस्क्लुड हो हजुर हजुर हाम्रो यही होटेलबाट नै टुर टुरिस्ट गाइड छ जसमा कि उहाँले चाहिँ तपाईँलाई तपाईँ कहाँ कहाँ घुम्नु जानु हुन्छ त्यहाँ त्यहाँ तैँ तपाईँको पुर्याई दिइहाल्छ टुरिस्ट गाइडले यहाँ हजुर हजुर यहाँ त्यहाँ कालिम्पोङमा तपाईँ घुम्नु सक्नुहुन्छ लाइक डेलोहरू छ यहाँको दुर्पिनहरू भयो यता पुजे डाँ डाँडा हटहरू भयो होइन अनि योहरू घुम्नु सक्नुहुन्छ र मेन्ली हाम्रो चाहिँ कालिम्पोङमा चाहिँ अहिले नेपालीहरूको चाहिँ बिहिबारे हाट भन्ने चाहिँ आउँछ अहिले चाहिँ होइन त्यसरी तपाईँहरू मजाले बिहिबारे हाटमा चाहिँ मजाले घुमेर अब हाम्रो नेपालीहरूको होइन खानेकुरादेखि लिएर लगाउने कुरादेखि ले ले लिएर त्यसमा चाहिँ तप तपाईँको सबैको सबै एभाइलेबल छ तम तपाईँ त्यहाँ पनि बिहिबारको दिन चाहिँ तप तपाईँ बिहिबारको दिन बस्नुभयो भने चाहिँ बिहिबारको दिन पारेर बस्नुभयो भने चाहिँ तपाईँ त्यो पनि घुम्नु सक्नुहुन्छ होइन तपाईँहरू जहिले आउनुहुन्छ नि त्यति बेला नै बुक गर्दा भइहाल्छ एडभान्स पर्दैन खाली त छैन त तर अब तपाईँले एउटा रुम भन्नुभयो त्यसमा चाहिँ हामी प्रोभाइड गर्नु चाहिँ सक्छ हजुर ओके ओके स्योर स्योर थ्याङ्क्यु